हाम्रो यो नेपाली भाषा र शब्दहरू वाक्यांशहरू बहुत राम्रो छन् र मलाई हाम्रो यो भाषा नेपाली भाषा बहुत मनपर्छ म गर्व महसुस गर्छु कोही नेपाली भएर म नेपाली एउटा भाषा बोल्नसकेको छु र यो भाषामा हाम्रो राम्रो राम्रो शैलीहरू छ राम्रो राम्रो उख उखानहरू छन् राम्रो राम्रो उयोहरू छ मनपर्ने कुराहरू छ भाषामा सजिलो बुझ्न सकिन्छ बोलीको मिठास राम्रो छ हाम्रो भाषाको र अहिले भर्खरै हाम्रो भाषा पनि हाम्रो भारतको संविधानमा भाषा गाभिएको छ हाम्रो भाषा र यो भाषाको पाएकोमा यो भाषा हाम्रो जुन मूलवक्ता हुनपाएकोमा म आफूले गर्व महसुस गर्छु किनकि एउटा भाषा भन्ने चिजले मान्छेलाई ज्ञानी बनाउँछ भाषा छैन भने संसार अन्धकार छ आफ्नो भाषा आफ्नो बोली मेरो मेरो सब हाम्रो भाषाको आफ्नो भाषा जातिको आफ्नो आफ्नो भाषा हुन्छ र यो आफ्नो भाषा छैन भने मान्छेले आफ्नो अ अरूलाई अरू समुदाय पनि आआफ्नो कुराहरू राख्नु सक्दैन र मू मू मूलमन्त्र हाम्रो भाषा हो हामीले जीवनमा आइपरेको सबै परी मुखबाट जैसे मुखबाट निस्किन्छ कुराहरू त्यसलाई हामीले सम्पर्कमा ल्याउनुको निम्ति र हाम्रो एउटा भाषा हो यो भाषाको ठुलो रोल पाएको छ नेपाली भाषा भएकोले म अति गर्व छु र अति नै खुसी छु म